र है प्रायः जस्तो हाम्रो बस्तीहरूमा धेरै प्रकारको काम कुरोहरू हुने गर्छ है हामीले धेरै फलफुल है साग सब्जी अन्न बालीहरू हामी लगाउने गर्छौँ र है कतिपय कोही बेला चाहिँ है हामीले कति कामहरू चाहिँ आफै गर्नु पनि सक्ने हुन्छ कति कामहरू हामीले एक दोस्रोको सहयोग बिना गर्न नसकेको खन्डमा है कति मान्छेहरूले हामीलाई आइकन सहायता गर्ने कुरा पनि हुन्छ है हामी एक दोस्रोमा त्यो कुराहरू आदान प्रदान गरिराखेका हुन्छौँ कतिलाई चाहिँ है हामीले दिनको श्रमहरू दिएर पनि हामीले है कामहरू हामीले लगाउन सक्छौँ र कति मानिसहरूले चाहिँ आफ्नो इच्छाले आइकन पनि है हामीलाई सहयोग गरिराखेको है हामीले पाएका छौँ